म त घरमा बस्छु अन्त यतिकै कोही बेला टिभीहरू हेर्छु कोही बेला साथीभाइहरू आउँछन् यसो गफसफ गर्छौँ बस्छौँ त्यही हो